अब यो भन्नुपर्दा चाहिँ होइन म चाहिँ अब मेरो बर्थडे सेलिब्रेसन बहुतै गरेको हो होइन मलाई सरप्राइजहरू पनि दिएको मेरो साथीहरूले होइन मेरो भाना भान्जीहरूले मेरोदिदी भेनाहरूले होइन अब आमा बाबाहरूले होइन मेरो जस्ट वाइफले पनि त्यस्तो दिएको थियो अब सरप्राइजहरू पनि दिएको थियो मेरो बर्थडेमा होइन त्यो दिनहरू अब फेमेलीसँग बिताउँदाखेरि चाहिँ मलाई एकदमै खुसीको अब होइन यस्तो खुसी भएको थिएँ त्यो समय होइन त्यो चाहिँ मैले अब जिन्दगी के हो भनेर सोचेको पनि थिइनँ होइन त्यो दिनहरू चाहिँ यस्तो हुँद रहेछ कि अब कसैले अब माया गरेको बुझिन्छ नि त होइन त्यो बुझ्दाखेरि चाहिँ मलाई अब आँखाबाट आँसु झरिन्जेल होइन त्यस्तोहरू पनि भएको थियो होइनअन्त कतिवटा गाउँ घरमा बिहाहरू हुन्छ अब मेरै दिदीको बहिनीको बिहाहरू साथीको बिहाहरूतिर होइन त्यस्तोहरूतिर पनि मैले इनजोय त हेभी नै गरेको होइन अन्त फ्यामलिहरूसँग बसेर होइन त्यो बिहाहरू एटेन्ड गर्नु पाउँदाखेरि साथीभाइसँग बिहा बिहाहरू एटेन्ड गर्नु पाउँदाखेरि त्योहरू चाहिँ एकदमै यादगार दिनहरू रहेको थियो अब मेरो होइन अब मजा त के अब कति गरियो गरियो होइन यस्तो मजाहरू त होइन अब त्यही हो कुरा चाहिँ